मलाई बारम्बार भ्रमणमा जानु एकदमै मन पर्छ र मलाई एकदमै मन परेको गन्तव्य अहिले कुन चाहिँ भन्दा अस्ति भर्खर विगतमा गएको ठाउँ हो दार्जिलिङ

रुचाएको गन्तव्य अथवा मैले रुचाएको गन्तव्य भन्नु सकिन्छ ठाउँ भन्न पनि सकिन्छ मलाई कहिले घुम्नु एकदमै मन पर्छ भन्दाखेरि चाहिँ एकदमै यो अहिलेको जुन यो फेब्रुअरी मार्च महिना जुन चाहिँ छ एकदमै मन पर्ने उयो हो बेला हो किनभन्दाखेरि यतिखेर पानी पनि त्यत्रो परेको हुँदैन

पानी त पर्दैन त्यस्तो परिहाल्यो भने अलि अलि कता कता परे जस्तो हुन्छ र जाडो नि त्यस्तो हुँदैन र घुम्नु भनेको नै मान्छेलाई बेसी जाडो पनि हुनु भएन गरम पनि हुनु भएन एकदम ठिक्क जाडोमा पनि लुगा फाटा पुरा बेसी लिएर जानु पर्ने जुन चाहिँ हामीलाई एकदमै असुविधा हुन्छ होइन अन्त यस्तो बेलामा जाँदाखेरि के हुन्छ भन्दा लुगा फाटा पनि एकदम कम्ती लाग्ने घुम्नु पनि असुविधा नहुने हिँड्नु पऱ्यो बाटोमा असुविधा नहुने बर्खा झरीमा हाम्रो पहाडी क्षेत्रमा एकदमै पैह्रो झर्ने हो त्यस्तोले गर्दा बाटो हामीलाई एकदमै असुविधा झेल्नु पर्छ र पानी पर्दाखेरि सिकसिको हुने भिजेकोले एकदमै बिमारी हुन्छ भन्ने पीर र यस्तो बेलामा चाहिँ त्यस्तो बिमारी हुन्छ भन्ने पनि पीर नहुने त्यस्तो केही नहुने हुन्छ अन्त त्यसले गर्दाखेरि घुम्ने ठाउँ एकदमै सजिलो दामी भयो कतै बस्नु सबै कुरो एकदमै समय समयमा हुन्छ खत्रादेखि लिएर त्यस्तो केही आफूले त्यत्रो बेसी महसुस हुँदैन त्यसले गर्दाखेरि यो एकदम् फेब्रुअरी मार्च महिना चाहिँ एकदमै सठिक बेला हो घुम्ने चाहिँ जस्तो मलाई लाग्छ